उत्तर भारत र दक्षिण भारतमा चाहिँ निकै नै अन्तर छ केही पनि मिल्दैन है उत्तर भारतको भाषा र दक्षिण भारतको भाषा मिल्दैन एक खान पान पनि मिल्दैन लुगा फाटा उत्तर भारत चाहिँ एकदमै चिसो ठाउँ भएको कारणले त्यहाँ चाहिँ हिउँहरू पर्छ पार्वतीय एरिया भएको कारणले त्यहाँ एकदमै चिसो हुन्छ भने दक्षिण भारत चाहिँ ट्रपिक अफ क्यान्सरको देखि तल पर्ने हुनाले यो चाहिँ गरम एरिया पर्छ है र यो ठाउँमा चाहिँ एकदमै बेसी गरम हुन्छ त्यसैले गर्दा तलकोहरूले चाहिँ लुङ्गीहरू कटनको लुगाहरू लाउँछ भने माथि उत्तर भारतमा बस्नेहरूले चाहिँ एकदम तातो लुगा लाउँछ उनीहरूको खानपिन पनि मिल्दैन तल माथि बस्नेहरूले एकदमै चिसो भएको कारणले त्यहाँ चाहिँ तातो जिउलाई तातो दिने चिजहरू खानाहरू खान्छ भने तलको बस्नेहरूले चाहिँ जिउलाई ठण्डा कसरी राख्न सकिन्छ त्यो हिसाबले उनीहरूले खानाहरू खान्छ है र तल चाहिँ समुद्रको छेउमा भएको कारणले त्यहाँ तातो हावा बहन्छ र त्यहाँनिर चाहिँ दक्षिण भारत चाहिँ एकदमै गरम हुन्छ भने उत्तर भारत चाहिँ हिउँ पर्ने का भएकोले गर्दा प्रायजस्तो वर्षभरि नै उत्तर भारत चाहिँ चिसो हुन्छ र उत्तर भारत चाहिँ उत्तर भारतमा चाहिँ पर्यटकहरू पनि निकै घुम्नहरू जान्छन् चिसो तल दक्षिण भारतमा गरम भएको समयमा चाहिँ दक्षिण भारतकोहरू पनि प्रायः अरू ठाउँकोहरू पनि उर उत्तर भारततिर गरम मौसममा आफ्नो छुट्टीहरू मिलाएर घुम्नहरू पनि जान्छन् भने विन्टरमा चाहिँ माथि उत्तर भारतकोहरू फेरि दक्षिणतिर अलिक गरम हुन्छ कि भनेर उनीहरू तल झर्छ है र भौगोलिक अनुसारले पनि उत्तर भारत र दक्षिण भारतमा चाहिँ अन्तर छ है दुइटामा चाहिँ कुनै मेलै छैन